मलाई चाहिँ सानोमा धेर सानोमा केटाकेटी हुँदा म पौडी खेल्नु जान्थेँ होइन पौडी खेल्नु जाँदा चाहिँ मैले नाकमा रुवाहरू लगाउँथेँ र कानमा पनि रुवाहरू लगाउँथेँ र म पौडी खेल्छु पुरा पौडी खेल्थेँ मलाई चाहिँ पौडी खेल्ने इच्छा थियो र मैले पौडी खेल्थेँ पुरै होइन अनि अनि म पौडी खेल्थेँ गएर हातखुट्टाहरूबाट अब जस्तो कि पौडी खेल्दाखेरि कतिवटा प्रकारको ठोक ठोक्किन्छ होइन ठोग्दाखेरि ठोकिँदाखेरि घाउहरू हुन्छ त्यसको लागि म आफ्नो उइसलाई राम्रोसितले नै अब ऊ यो गरिकिन पौडी खेल्थेँ अनि पौडी खेल्दा चाहिँ धेरै राम्रो लाग्छ होइन किनभने नानीहरूको ना अब हामी त यतिकै साथीहरूसँग जान्थेँ पौडी खेल्नु अनि त्यहाँनेरि गएर खेल्थेँ होइन के अरे अन्त त्यहाँनेरि साथीहरूसँग जाँदाखेरि त्यो धेरै मजा लाग्छ होइन खेल्नु साथी ग्रुप भइकन अनि अब बच्चामा कति राम्रो लाग्छ पानी देख्योपछि त नानीहरूलाई कस्तो मजा लाग्छ होइन त्यो पानी चाहिँ पानी देख्योपछि निस्किनु मन लाग्दैन त्यो खोलाबाट खोलाबाट अनि हामीलाई अब पानी देख्योपछि त्यो खोलाबाट निस्किनु मन लाग्दैन यति राम्रो लाग्छ यति राम्रो लाग्छ अनि यहाँ यति राम्रो लाग्छ खेल्नु अनि हामी म चाहिँ हामी म चाहिँ अनि पानी चाहिँ ए राम्रो लाग्छ तर पौडी खेल्दाखेल्दै बिचमा पुग्योपछि चाहिँ साह्रो डर लाग्ने डरलाग्दाखेरि कानतिर पस्छ र मुखबाट पस्छ भनेर मैले बेसी ऊ यो गर्थेँ होइन अनि गर्थ्यो अनि बचाउ आफ्नो उस ऊ यसलाई बचाउनु साह्रै ऊ यो खोत ऊ यो गर्थेँ अनि राम्रो पनि लाग्छ अन्त अन्त खेल्थेँ अन्त राम्रो लाग्थेँ अन्त अनि पौडी खेल्दाखेरि चाहिँ अब किनभने अब हामी बचपनमा साथीरू यतिमै पानीहरू देख्दा पनि हामीलाई कति खुसी लाग्छ होइन पौडी खेल्दाखेरि धेरै खुसी लाग्छ अब अनि अनि सानोको बचपनको उता धेरै साथीभाइहरू जम्मा भएर एकदुस्रासँग भेटेर खेल्दा घुम्दा कति राम्रो लाग्छ अनि म त यही अनि हामी सानोदेखिकै एउटा अब पानीमा गएर अनि दे पानीमा गएर खेल्दा अनि धेरै अब साथीभाइसँग जाँदा त राम्रै लाग्छ अनि साथीभाइहरू एकता भइकन जाँदा अनि खाने यस्तो घाउ घाउहरू हुन्छ भनेर चाहिँ मनमा बेसी डर लाग्थ्यो होइन अब स्विमिङ गर्दाखेरि त अब कस्तो हुन्छ सानोमा मलाई त ते त्यति साह्रो थाह थिएन होइन सुभ स्विमिङ गर्छु गर्नु अब मलाई थाह थिएन तर पनि म साथीहरूको जबर्जस्तीले जान्थेँ खेल्थेँ आउँथेँ धेरै राम्रो लाग्छ होइन अनि धेरै राम्रो लाग्छ अनि त्यस्तै भएर चाहिँ म दे बेसी नै पानी पानीसँग चाहिँ म बेसी नै खुसी हुन्थेँ कि पानी देख्यो भने जहाँ पनि पानी देखेँ भने देखेको छु त्यहाँ ऊ पानी हेर कति कति राम्रो छ हेर त साथीहरू पानी कत्ति राम्रो छ खोला हेर त यसमा खेल्नु पायो भने कति राम्रो हुन्थ्यो होला नि हामी त्यहाँनिर हामी गएर कस्तो मजाले खेलेँ होइन पानी खोलामा डुबेँ नुहाएँ होइन हामी हेर त भनेर हामीले कति साथीहरूलाई भेट्यो भने भन्छ अनि साथीहरू पनि अँ हामी त खेल्नु पायो भने कत्ति हुन्थ्यो अलिअलि पानी देख्दै हामी कत्ति खुसी हुन्छौँ पानीको लागि होइन अनि स्विमिङको लागि होइन हामी साथीहरू ग्रुप मिलेर अनि साथीहरूले पनि भन्छ खेल्नु हेर न स्विमिङ गर्दा कस्तो राम्रो हुन्छ अनि खेल्दाखेरि पनि कति राम्रो हुन्छ तर हामी चाहिँ यो हामी चाहिँ यो भन्छ कि हेर पानी साथी हो हामी पौडी खेल्छौँ तर हामी त्यही हाम्रो हातखुट्टाहरू बचाउनु पर्छ किनभने हामीलाई हातखुट्टामा चोट लाग्छ आँखा मुखमा पानीहरू पस्छ र हाम्रो भुडीहरू फुल्लिने डर हुन्छ भनेर हामीले यसरी भन्थेँ साथीहरूलाई होइन हेर साथी खेल्नु त खेल्यौँ तर राम्रोसितले खेल्यौँ है किनभने खुट्टातिर चोट लाग्छ हाततिर चोट लाग्छ नाक र कानबाट भयो मुखबाट पानीहरू पस्छ र हाम्रो पेटहरू दुख्छ अब भनेर हामीले साथीहरूसँग यसरी नै भन्थेँ र हामी जान्थेँ खेल्थेँ अनि खेल्योपछि हामीले त्यस्तै गर्थेँ साथीहरूसँगै बसेर खेल्नुभन्दा अगाडि चाहिँ हामीले के गर्थेँ नाक नाकमा र नाकमा एत ऊ यो लगाउँथेँ कानमा रुवा लगाउँथेँ अन्त नाकमा त हामीले यतिकै ऊ यो गरेरै खेल्थेँ माक्स ऊ योहरू लगाएर अनि खेलेर अन्त हामी आउँथेँ अन्त खेल अनि हामी खुस साथीहरू पानीमा पोस् आउँथेँ खेलेर अनि यति राम्रो लाग्छ पानी स्विमिङ गर्नु स्विमिङ गर्नु र घरिघरि त पानीबाट निस्किनु पनि मन लाग्दैन तर पनि हामीले साथीभाइ हो भनेर खेल्थेँ घुम्थेँ आउँथेँ होइन अनि हामीलाई अन्त पानी सानोमा मैले एउटा सोचेको थिएँ आमासँग हातमा पक्रिएर आमाले मलाई मामाको घरमा लिएर जाँदाखेरि एउटा खोला ठुलो देखेको थिएँ होइन मैले मनमा यस्तो सोच्थेँ आहा कति ठुलो खोला रहेछ यहाँ त यहाँ त कस्तो मजा योभित्र पसेर खेल्नु पायो पनि हुन्थेँ जस्तै सोच्थेँ अन्त ठुलो भयो अहिले त हामी साथीभाइहरूसँग राम्रोसितले मिलेर खेल्दै खेल्थेँ अहिले स खेलिराखेको छ होइन त्यो त्यो आमाले हातमा पक्रिएर लाँदाखेरि त्यो देख्दाखेरि कस्तो मजा लाग्थ्यो खेलौँ खेलौँ जस्तो लाग्थ्यो अहिले ठुलो भएर त आफै पौडी खेल्दा त झन् राम्रो लाग्छ होइन एत राम्रो लागेर धेरै राम्रो लागेर अनि पौडी खेल्दाखेरि धेरै राम्रो लागेर अनि खेल्दा अलिक अहिले त आफूलाई पानी देख्दाखेरि पनि यति राम्रो लाग्छ गएर खेलौँ कि क्या हौ पोडी जस्तो जस्तो लाग्छ होइन अन्त अन्त मलाई अनि अनि यस्तो यस्तो मनलाग्छ कि त्यहाँबाट ननिस्कियौँ कि क्या हौ डुबिराखौँ कि क्या हौ त्यस्तो लाग्छ अहिले डर त लाग्दैन तर पनि अब भनेको डर त लाग्दैन तर पनि अब भनेको तर आफूलाई चाहिँ यस यस्तो इच्छाहरू पनि हुन्छ अब यस्तो इच्छाहरू पनि हुन्छ पानीबाट खेल्ने घुम्ने अब सानोमा बच सानोमा म आमाको हातबाट आमाले मलाई पक्रिएर लाँदाखेरि त्यो खोला देखेर मलाई त्यही खेल्नु मनलाग्यो त्यति खेल्नु मन लाग्यो थियो अहिले म ठुलो भएर आफै अहिले साथीहरूसँग गएर खेल्दा कति राम्रो लाग्द रहेछ कति राम्रो लाग्दैछ त्योहरू चाहिँ मैले सोचेँ मलाई थाह भयो के मैले त्यो जुन चाहिँ मेरो आमाले हातमा पक्रिएर लाँदा त्यो खोला देख्दा मलाई यति याद भयो आहा मैले सानोमा यो पानीलाई देखेर मैले कस्तो सोच्थेँ आहा म योसँग योभित्रको पसेर पनि खेल्दा कत्ति राम्रो हुन्छ होला भनेर सोच्थेँ